हेलो भानु दाजु बोल्नु भएको हो ए नमस्कार दाजु ए म चाहिँ यहाँ सिलगढीबाट बोल्दैछु कि म चाहिँ यहाँनिर एउटा नेपाली पत्रिकामा रिपोर्टरको काम गर्छु अनि म तपाईँलाई दार्जिलिङको चाडपर्वहरू कसरी मनाइन्छ भन्ने बारेमा एक दुईवटा प्रश्नहरू गर्नु सक्छु हजुर विशेष रूपमा दार्जिलिङमा मनाइने चाडपर्व जुन चाहिँ भव्य रूपमा मनाइन्छ त्यो चाहिँ के के होला ए हुन्छ हुन्छ दाजु धन्यवाद